मलाई मन पर्ने लेखक भनेको चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटा हो र उहाँलाई आसुकवि पनि भनिन्छ उहाँ उहाँले झट्पट् कविता लेख्ने अब लेख्नुहुन्थ्यो उहाँले होइन उहाँको लेखेको कृतिहरू मुना मदन पुतली भिखारी शकुन्तला र अरू पनि अबो धेरै कृतिहरू लेखेको छन् उहाँले र मलाई याद भएकोहरू चाहिँ यति हो र मलाई यति भरिमा पनि मन पर्ने चाहिँ मुना मदन हो किनकि अब यो मुना मदन भन्नेमा चाहिँ कथामा चाहिँ मदन चाहिँ अब धन सम्पति कमाउनुको लागि अब ल्हासा गएको छ र अब धन सम्पत्ति कमाउ कमाएर घर फर्किँदाखेरि चाहिँ मदन बिमार भएर उसलाई एउटा भोटेले हेरेको छ र त्यतिबेला चाहिँ त्यसमा अब जातपात त्यस्तो केही छुट अब तेस्तो छुटहरू गरेको छैन र यो अब यो कथामा चाहिँ अब देखाएको छ कि अब त्यो जातपातहरू त्यो सबै कुरा अब हटाएर मान्छेको मन हेर्नु पर्छ त्यो अब त्यो कुरा चाहिँ मलाई मन परेको छ यो कथामा